हामीले चुल्हामा खाना पकाउँदा हामीले अब राइस कुकर प्रेसर कुकरहरू युज गर्छौँ र अरू अरू कराही भाँडा डेक्चीहरू पनि प्रयोग गर्छौँ तर अब राइस कुकरमा छिटो पकाउँनु पर्दा अथवा धेरै धेरै मान्छेहरू हुदाँखेरि गेस्टहरू हुदाँखेरि पकाउँछौँ र तर भर सके चाहिँ भाँडामा पकाएर तारेको खाना नै हामीलाई चाहिँ मनपर्छ र हामी भाँडामै पकाउँछौँ अन्त प्रेसर कुकरमा दालहरू पकाउँछौँ त्यसमा चाहिँ अब छिटो हुन्छ छिटो गल्छ र प्रेसर कुकरमा पकाउँछौँ तर अब कतिवटा चिजहरू चाहिँ प्रेसर कुकरमा नहालेर कराहीमा पकाएको अझै राम्रो र टेस्टी हुन्छ र कराही पनि युज गर्छौँ हामी डाडु पुनिउँ चम्चीहरू सबै फिर्के दाल पकाउँदाखेरि फिर्के लगाएर मसिनो बनाएर त्यसलाई गरेको राम्रो हुन्छ र हामी त्यसै गरेर खानापिनाहरू पकाउँछौँ